हेलो यो कालिम्पोङ ट्राभल एजेन्सी हो मैले हिजो एउटा गाडी रिजर्भ गरेको थिएँ हो अन्त ड्राइभरले नम्बरहरू त दिएको थियो तर अब आज बिहानै सात बजे हिँड्नु पर्ने बिहानदेखि कल गर्दैछु उठाएकै छैन अन्त घरमा बाजे बोज्यू हुनुहुन्छ आमा बाबा नभए पनि अलिक एज भएकै छ सानो सानो नानीहरू पनि छ हामीले घुम्न जाने प्लान थियो रेली होइन नानीहरूलाई यसो बुडेलीमा पौडीहरू खेल्नु कसरी सिकाउनु त्योहरू र आमा बाबाहरूलाई नि अलिक फ्रेस हुन्छ लैजाऔँ भनेको कति दिनपछि प्लान मिलाएको अन्त फोनै उठाएको छैन यति ढिलो भइसक्यो हो अन्त तपाईँ झट्टैभन्दा झट्टै यसको अब केही गर्नुहोस् अब नभए त्यो भएन मलाई अर्को कुनै गाडी गरिदिनुहोस् होइन सर्भिस त्यति राम्रो त लागेन अन्त खोइ यसरी फोन नउठाउँदा त कहाँ हुन्छ भन्नुहोस् त आमाहरू बिच्केको बिच्केकै छ बाजे बोज्यू त्यसै बिच्किरहेको छ हो नानीहरू अत्तालिसक्यो अन्त रिक्वेस्ट छ कि जतिसक्दो झट्ट भन्दा झट्ट त्यो गाडीवालालाई कल गरेर यहाँ घरमा आइदिनु भन्दिनुहोस् न ल त्रिपाइमा हुन्छ